अन्त यस्तो हो कि हामी चाहिँ एन्टरटेन्मेन्टको लागि चाहिँ जस्तो कि हामीले उयो हेर्छौँ होइन पहिला ब्ल्याक एन्ड वाइट टिभीमा हेर्थ्यौ अहिले त एकदम कलरफुलमा हेर्न सक्छ जस्तो कि युट्युबमा युट्युब फोन मोबाइलमा पनि हेर्नु सक्छ युट्युब फेसबुक इन्स्टातिर हेर्नु मुभीहरू यही अन्त कम्पयुटरहरूतिर पनि उयो हुन्छ होइन ब्ल्याक एन्ड वाइट चाहिँ ब्ल्याक एन्ड वाइटको चाहिँ उयो गयो होइन अब म चाहिँ मज्जाले हेर्नु सक्छ होइन यस्तो त हरू यही थियो भन्नुपर्ने अन्त युट्युबमा पनि मज्जाले हेर्छ होइन अन्त सबै कुरा त राम्रै हुन्छ जस्तो फेसबुकमाम हामी आजकल मुभी हेर्न सक्छौँ ब्ल्याक एन्ड वाइट होइन क कलरफुलमा हेर्छ मोबाइलमा हेर्छौँ आजकल टिभी पनि एलइडी टिभीहरू आउँछ वाइफाईहरूले उयो हुन्छ हैन वाइफाईहरूले चल्छ सबै मज्जाको नै छ होइन जे पायो त्यही हेर्नुसक्छ जहिले पहिला चाहिँ टिभीमा यस्तो हुन्थ्यो जुन चाहिँ दिन्छ त्यही चाहिँ हेर्नु पर्थ्यो अहिले युट्युबमा त आफ्नै मर्जीले जुन लगायो त्यही अन्त एकदम एचडीमा देखाउँछ हाम्रै आगे चल्दै गरेको जस्तै लाग्छ होइन तर त्यस्तो चाहिँ हुँदैन तर हामीले देख्दा चाहिँ त्यस्तो देख्छ होइन मज्जाको हुन्छ त्यो पनि यस्तो यस्तो हो कि हामी चाहिँ अलिक उयो हुन्छ होइन हेर्नु चाहिँ मज्जा पहिलाको चाहिँ ब्ल्याक एन्ड वाइटमा त्यति उयो थिएन कि खास अहिले त एकदम मज्जाको छ चल्दैछ एकदम हेर्दै छ होइन युट्युब तिर पनि हेऱ्यो फेसबुकमा पनि हेऱ्यो ब्ल्याक एन्ड वाइटको जमाना गयो पहिला त टिभी पनि पहिला सिनेमा हलमा हेर्थ्यो त्यसमा पनि ब्ल्याक एन्ड वाइट नै हुन्थ्यो अहिले त घरमा त्यहाँदेखि चाहिँ बिस्तारै टिभी आउन थाल्यो त्यहाँदेखि टिभीमा ब्ल्याक एन्ड वाइट देखाउँथ्यो त्यहाँदेखि बिस्तारी बिस्तारी चेन्ज हुँदै गयो त्यहाँपछि एउटा डब्बा खालको नि टिभी हुन्थ्यो त्यसमा नि कलरफुल देखाउँथ्यो तर अलिक क्वालिटी चाहिँ अलिक घटिया घटिया हुन्थ्यो होइन अन्त अहिलेको चाहिँ नयाँ नयाँ यस्तो बिस्तारी बिस्तारी टिभीहरू पनि चेन्ज हुँदै गयो अहिले एल ई डी टिभी भयो त्यहाँपछि फोनहरू आयो वाइफाई आयो अन्त फोनमा फेरि पहिला फोर जी थ्री जी टु जी आयो त्यहाँदेखि थ्री जी आयो त्यहाँदेखि फोर जी आयो त्यहाँ अब चाहिँ युट्युब स्युट्युब सबैमा हामी हेर्न सक्छ होइन मज्जाले मुभीहरू बिस्तारी मज्जाको चेन्ज हुँदैछ अहिले आगे पनि केही केही हुनुसक्छ मज्जाको नै होइन यही हो यति नै भन्नु पर्ने त सबै राम्रै छ आजकलको हुन्छ थ्याङ्कयू